हामी सब्जीहरूमा अब हामी त बेसी जस्तो लसुन मेथीहरू पड्काउँछौँ अदुवाहरू कुचाएर हाल्छौँ सब्जीतिर प्रायः अब सब्जी सागहरू पकाउनु पऱ्यो भने पहिला मेथीहरू पड्काएर त्यहाँदेखि लसुन अदुवा कुच्च्याएर हाल् हालेर पाक्ने टाइममा मसिनो पारेर रामभेँडा हालेर पकाउँछौँ अन्त हामी दालहरूमा चाहिँ मुसुरी दाल पकाउँदाखेरि हामी मजाले पहिला तेल खऱ्यायो अन्त लसुनहरू मसिनो पाऱ्यो प्याज मसिनो पारेर रातो पारेर हालेर चाहिँ प हामीरू पकाउँछौँ मुसुरी दाल अन्त तेजपत्ताहरू लगाउँछौँ अन्त त्यसरी पकाएर खान्छौँ हामी खानाहरू चाहिँ त्यस्तो अब हामीले चाहिँ त्यस्तै चलाउँछौँ र त्यस्तै खान्छौँ हामीलाई त्यस्तै मन पर्छ